क्षमा चाहन्छु म कामको सिलसिलामा बाहिर जान परेको हुनाले भर्खरै अनलाइन अर्डर गरेको खाना चिकन चिल्लीलाई म क्यान्सल गर्न चाहन्छु